म मेरो बारीमा घेरै फुल फलहरू रोप्ने गर्छु फुलहरू गोदावारी मखमली सयपत्री अर्कीड एन्थोरियमहरू इत्यादि र फ्रुटहरू ए फलहरू भन्नुपर्दाखेरि फलहरू आँप सुन्तला अम्बक आरुचा नस्पतिहरू धेरै फलहरू फल्ने गर्छ किनभने हामी किनभने आफूले रोपेको साग सब्जीबाट राम्रो स्वस् ए सागसब्जी राम्रो स्वस्थ्यको लागि एकदम राम्रो हुन्छ किनभने बिमारहरू हुँदैन अब पैसारू धेरै खर्च हुँदैन बजारमा गएर किनिबस्नु पर्दैन आफ्नो बारीमा छ भने हामी जहिले पनि लिएर हामी पकाएर हामी खान सक्छौँ सक्छौँ तरकारीहरू भन्नुपर्दाखेरि आलु फ फुलकोपी बन्दकोपी सिमी मूला इस्कुस फर्सी खोर्सानी भेन्डी करेला इत्यादि फल फलाउने गर्छौँ हामी बारीमा